हजुर हो त ए हजुर ए हजुर हजुर ए एज अ सोसियल वर्कर भन्नु भएको ए हजुर अब सामाजिक काम गर्नु भनेको चाहिँ अब मान्छे अब सामाजिक प्राणी हो है हामी समाजमा बस्छौँ र हामी सामाजिक काम गर्नुको मुख्य उद्देश्य चाहिँ हामी चाहिँ अब हाम्रो सब थोक समाज हो हामी यसमा चाहिँ एकदम मिलेर बस्नुपर्छ हामी एउटा एकअर्कामा हामी सहायक बनेर बस्नुपर्छ अनि एउटा मानवता मानवतालाई बिर्सिकन भन्नुपर्छ भन्ने चाहिँ हो हजुर के भन्नुभयो

ए हजुर हजुर राम्रो कुरा भन्दाखेरि अब हामी चाहिँ जो पनि गाउँमा जुन अब समाजमा जो चाहिँ एउटा निम्नस्तरको छ जसले चाहिँ अब आफूलाई जीबिका चलाउनु सकिरहेको छैन उनीहरू चाहिँ हामीले विभिन्न तरिकाले विभिन्न कार्यक्रमहरू आयोजना गरेर अब चाप त्यहाँबाट उ उठेको रकमहरू चाहिँ हामी उनीहरूलाई डोनेट गर्छौँ र त्यस्तो कतिको घरहरूबाट खानाहरू हुन्छ जो एक्स्ट्रा खाना पकाउँदा जुन चामलहरू हुन्छ है त्यसबाट पनि अलिअलि सबैले घरमा कलेक्ट गरेर जो अब गाउँमा त्यो खाना अब कमाउन नसक्ने अवस्थामा हन्छ हामीले चाहिँ उहाँहरूलाई त्यस्तोहरू लगेर पुऱ्याउँछौँ र हामी चाहिँ समाजमा छौँ र सबै एक भएर मैले खाँदा अरू भोकै बसेको हुनु हुँदैन भन्ने एउटा थिम लिएर चाहिँ हामी त्यसो गर्छौँ र हामीले चाहिँ जुन हामीले खाना पकाउँछौँ त्यो खाना पकाउँदा जहिल्यै पनि एक माना चाहिँ हामी छुटाइराख्छौँ जो चाहिँ गाउँमा जो त्यो निम्नस्तरको छ उहाँहरूलाई चाहिँ घर घरबाट हामी त्यसरी कलेक्ट गरेर चाहिँ दिन्छौँ मैले गरेको चाहिँ दई तिन साल भयो र हामीले चाहिँ जुन हाम्रोमा त्यो ए विभिन्न यताउता हामी जुन कार्यक्रमहरू गर्छौँ त्यहाँबाट हामी डोनेसनहरू उठाउँछौँ र त्यो पैसाहरू आएको चाहिँ हामीले जसको घरहरू छैन उनीहरूको हामीले त्यो घरहरू बनाउने कामहरू पनि गरिँदै आएको छौँ र जसलाई चाहिँ एकदम अब नयाँ लुगा किनेर हाम्रोमा जुन एक्स्ट्रा लुगाहरू हुन्छ त्यो पनि हामीले चाहिँ एकठ्ठा गरेर त्यो उएसहरूलाई पनि दिने गर्छौँ जो अनाथ आश्रामतिर पुऱ्याउँछ र वृद्ध आश्रामहरूतिर पनि हामीले समय समयमा चाहिँ भिजिट गर्छौँ हजुर हजुर ए सोसाइटीलाई चाहिँ अब हाम्रोले चाहिँ राम्रै मेसेज दिनको लागि चाहिँ हामीले यो कामहरू गरेको छौँ है सोसाइटीलाई त एकदम राम्रै जान्छ किनभने हामीहरूसँगै सबै धेरै जोडिनु पनि आएको छ यो कामहरूले गर्दा र हामी चाहिँ एउटा निःस्वार्थ भावले दिनैपर्छ भन्ने पनि होइन नदिनु भन्ने पनि होइन होइन आफूलाई जो इच्छा लाग्छ त्यो त निःस्वार्थ भावले चाहिँ गरिरहेको छौँ र समाजलाई चाहिँ सायदै हाम्रो विचारमा चाहिँ राम्रै उइस गइरहेको छ हवस् त हुन्छ